पश्चिम बङ्गालमा विभिन्न कला प्रकारहरूमा तालिम वा शिक्षा प्रदान गर्ने प्रमुख क कला विश्वविद्यालयका विश्वविद्यालय वा संस्थाहरू चाहिँ चित्रकला आर्ट एन्ड क्राफ्ट स्कुल वेस्ट बेङ्गाल नालान्दा एकाडमी अफ आर्ट एन्ड क्राफ्ट यो चाहिँ सिलिगुडी वेस्ट बेङ्गाल तस्विर द स्कुल अफ आर्ट एन्ड क्राफ्ट सिलिगुडी वेस्ट वेङ्गाल यस्ता संस्थाहरू हुन्